हजुर हो त हो त ए पाइन्छ नि किताबहरू त अनि नेपाली इतिहास कसको चाहिएको राइटर चाहिँ को चाहिएको तपाईँलाई ए नेपाली साहित्यको परिचयात्मक इतिहास हजुर त्यसमा चाहिँ तपाईँ के के हेर्नु चाहनु हुन्छ हजुर हजुर हजुर संशो हो संशोधित पनि छ अन्त पुरानो वाला पनि छ ए संशोधितमा अहिले नयाँ जति राइटरहरू हुनु हुन्छ नारी कथाकारहरूदेखिको लिएर अरू कति हुनु हुन्छ सबैको उयोहरूमा चाहिँ अलिकति संशोधित भएर नै आएको छ तपाईँलाई चाहिँ कहिलेसम्मको उयो भएको चाहिएको नयाँ कि पुरानो संशोधित नै चाहिएको है ए हजुर त्यसो भए दुई एक एक कपी त छ त्यो परानो संशोधित पनि छ एक कपी छ अनि पुरानो भए पनि एक कपी छ ए हजुर त्यो पनि छ नि तर त्यो चाहिँ संशोधित चाहिँ भएको छैन पुरानो छ कपी चाहिँ ए हजुर अन्त नेपाली साहित्यको इतिहासमा त्यो भएको त अझ धेरै किताबहरू पाइन्छ पनि हजुर दयाराम श्रेष्ठकै छ तपाईँले त्यो पनि हेर्नु सक्नु हुन्छ हो अनि के हरे शरद चन्द्र भट्टाराई माध्यमिक यो नेपाली साहित्यको इतिहास भन्ने खाले त्यो पनि किताब पनि छ त्यो चाहिँ तपाईँले हेर्नु सक्नु हुन्छ पर उयसको के हेरे असमबाट प्रकाशित भएको एउटा नेपाली साहित्यको के भन्ने यस्तै किताब छ त्यो पनि त्यहाँ पनि नेपालीको कथा साहित्य भयो जति विधाहरू छ त्यो विधालाई चाहिँ राम्रोसँगले चाहिँ अब बोल्नु भएको छ लेटरहरू ए मनो मनोविश्लेषणमा आधारित भएको कति उपन्यास खण्डको चाहिएको हो कि कथाको चाहिएको तपाईँलाई ए आख्यानमा दुइवटाको चाहिएको है त्यसो भए मेरोमा तपाईँको क मनोविश्लेषणात्मक नेपाली समोलोचना कथाको भएको छ उपन्यासको भएको छ त्यो चाहिँ मुरारी प्रसाद उयसको छ रेग्मीको राम्रो छ त्यो पनि अङ्ग्रेजी पनि छ हिन्दी पनि छ तपाईँ आएर मजाले हेर्नु होस् न त्यस्तो विषयमा भएको राम्रो राम्रो किताबहरू हेर्नु सक्नु हुन्छ अथेन्टिक बुकहरू पाउनु हुन्छ अङ्ग्रेजीको पाउनु हुन्छ बङ्गला पनि तपाईँले हेर्नु सक्नु हुन्छ बङ्गला पनि हेर्नु सक्नु हुन्छ ए हो हजुर हुन्छ शनिवार चाहिँ तपाईँ दिउँसो दुई बजी भित्रसम्म चाहिँ आउनु पर्यो दुई बजीसम्म चाहिँ खुल्ला हुन्छ अरू दिन चाहिँ अब सोमवारदेखिको शुक्रवारसम्म चाहिँ चार बजीसम्म खुल्ला हुन्छ आइतवार चाहिँ बन्द हुन्छ किनभने सरकारी बिदा हो कि अनि सरकारी बिदाको दिन त उयो भएर होलिडे भएर नै बन्द नै हुने हुन्छ हुन्छ तपाईँ एक पल्ट हजुर एक पल्ट आउनु होस् न लाइब्रेरीमा आएर हेर्नु होस् कति किताबहरू अप्ठ्यारो परे हामी छँदैछौँ नि हामी उयो गरिदिन्छु हेल्प गरिदिन्छौँ नि ल फोटो कपीहरू त मिल्छ तर त्यसको लागि चाहिँ सिस्टमेटिक छ तपाईँले त्यही दिन आएर चाहिँ यदि ती तपाईँ बिहानी आएर गर्नु भयो भने चाहिँ भ्याउनु हुन्छ नभए भ्याउनु हुन्न किनभने उयो उयो फर्म भरेर पैसा बुझाउनु पर्ने बुझाएर चाहिँ त्यहाँबाट फेरि त्यो चलानहरूलाई देखाएर फेरि पर अफिसमा गएर प्रिन्टको लागि त्यो गर्नु पर्ने हुन्छ एप्लिकेसन लेखेर बुझाउनु पर्ने हुन्छ कि आउनु होस् न एक पल्ट हजुर हुन्छ ल त हुन्छ आउनु होस् न भेटेर कुरा गरौँ हुन्छ ल ल